बाहिरको बाहिर खानाहरू खानु मन लाग्ने भन्दामा मलाई चाहिँ होटलभन्दा चाहिँ ढाबाकै खाना मनपर्छ किनभने ढाबामा जस्तो बस्ने तरिकाहरू हुन्छ जस्तै अब साइडमा दुइटा चियरहरू राखेर टेबल राखेर ढाबाको त्यो आगोमा चुल्हा चुल्हामा दाउरो दाउरा हालेर बनाएको खानामा चाहिँ मलाई चाहिँ साह्रै मिठो लाग्छ त्यस कारण मलाई ढाबामा बनाएको जुनै पनि परिकार होस् जुनै पनि चिया होस् परिकार मलाई सबै ढाबामा बनाएकै मनपर्छ होटलकोमा बेसी मात्रामा चाहिँ अब तेलहरू प्रयोग गरेको हुन्छ ढाबाको विशेषगरी ढाबाको रोटी चाहिँ मलाई साह्रै मनपर्छ